मैले एमाजोनमा एउटा गर्मीको लागि है कपडा एउटा अर्डर गरेको थिएँ तर त्यसमा चाहिँ कम्पनीले मैले रोजेको सोचेको जस्तो चाहिँ पटक्कै पाउनु सकिनँ किनकि त्यसमा गर्मीमा लाउने खालको लुगै थिएन एउटा मैले कटन एउटा पातलो है एउटा शितलता दिने भनेर मैले चाहिँ सोचेको थिएँ कम्पनीले राम्रो पठाइदिन्छ भनेर तर पठाउनु सकेन मलाई न मेरो फिट छ शरीरमा त्यो लुगा हो अनि न त कलरै मलाई मन पऱ्यो हो मन परेन कलर मलाई एकदमै मन परेन मलाई सुट पनि गरेन त्यो कलरले हो र यो चाहिँ मलाई एकदम कम्पनीले चाहिँ मलाई एकदम मलाई राम्रो लागेन र यसमा चाहिँ म एकदम असन्तुष्ट छु यो विषयमा चाहिँ